मैले चाहिँ आज घरमा खाना बनाइनँ किनभने मेरो धेरै कामहरू थियो त्यस कारण मैले आज घरमा खाना बनाउने समय पाइनँ त्यसै कारण मैले आज खाना अनलाइन मगाउने व्यवस्था मिलाएँ मिलाउँदाखेरि मेरोमा आज मैले हेर्दा क्यास पैसा पनि रहेन छ क्यास पैसा नहुँदा मैले अनलाइन पेमेन्ट गर्ने विचार गरेँ अनलाइन भुक्तानी गर्दा मेरोमा मेरोमा मेरो अकाउन्टमा भएको पैसाबाट मैले गरेको भुक्तानी काटियो कि काटिएन भनेर मैले जान्नु पर्दा के गर्नु पर्छ भनेर मैले पहिला मेरो नानीलाई सोधेँ त्यो बारेमा सोद्धा मेरो नानीले भन्यो तपाईँले कुन चाहिँ वेबसाइटबाट खाना अर्डर गर्नु भएको थियो त्यो वेबसाइटमा जानु होस् र तपाईँले राम्ररी त्यो चेक गर्नु होस् त्यस पछि तपाईँले मगाएको खानाको पैसाको भुक्तानी भयो कि भएन भनेर तपाईँले राम्ररी बुझेर मात्रै हेर्नु होस् बादमा उनीहरूले नै भनिदिन्छ कि तपाईँको पैसा भुक्तानी भएको छ भनेर